मलाई अब सबैभन्दा होइन मेरो नानी चाहिँ गर्व लाग्छ मेरो नानीहरू चाहिँ जन्मिँदाखेरि मलाई अब एकदम गर्व लागेर आयो खुसी लाग्यो मलाई होइन मैले नानी अब जन्माउँदा चाहिँ अब मैले चाहिँ अब मेरो अब खुदै मेरो चाहिँ अब एउटा मैले कोखबाट निकाल्दा चाहिँ मेरो नानी देख्दा चाहिँ अब मलाई गर्व लाग्यो मलाई खुसी लाग्यो होइन अब त्यो नानी निस्केपछि होइन मैले हेरेँ मलाई देखेपछि झन् मलाई खुसी लाग्यो त्यो नानी होइन त्यो नानी जन्मिँदा चाहिँ मलाई चाहिँ अब धेरै धेरै भन्दा पनि धेरै खुसी लाग्यो अनि त्यहाँदेखिको चाहिँ अब त्यो फेमिलीदेखिको पनि अब सबैलाई खुसी भयो एउटा है नानी जन्मिनु भनेको त अब एउटा खुसीको कुरा हो फेमिलीमा पनि खुसी भयो है सबैमा खुसी फेमिली खुसी त म पनि खुसी होइन सबैजना खुसी अब नानी भनेको चाहिँ अब यस्तो हुँदोरहेछ कि अब देखेपछि माया लाग्दोरहेछ है अब आफूलाई गर्व हुँदोरहेछ आफ्नो नानी जन्माएर होइन अब पेटमा नौ महिना राखेर आमाले अब नानी देख्दा त अब गर्वै हुँदोरहेछ मैले पनि अब नानीलाई जन्माएँ मैले पनि मेरो नानीलाई हेरेँ देखेँ माया लाग्यो होइन अब नानीलाई अब देख्दा अब आफ्नो आमाको माया माया हुन्छ अब मैले पनि एउटा अब जन्माएछु मैले पनि नानी भन्ने चाहिँ हुन्छ फिल अनि मलाई चाहिँ मेरो नानीसँग चाहिँ अब साह्रै गर्व लाग्छ जस्तै भए पनि अब नानी जन्माउँदा चाहिँ आमाको मन चाहिँ खुसी नै हुँदोरहेछ अब जस्तो भए पनि आमा भनेको आमै हुँदोरहेछ गर्व हुँदोरहेछ के आफ्नो नानी पनि मेरो नानी पनि अब मैले देखेँ मैले नानी जन्माउँदा गर्व लाग्यो भन्नेतिर चाहिँ अब मलाई चाहिँ त्यस्तो लाग्यो अब आमाको मन नानी देखेपछि मायै हुँदोरहेछ आफ्नो नानी पाल्दा ओर्दा देख्दा ओर्दा माया अब गर्वै हुँदोरहेछ